मलाई चाहिँ रेडियोमा चाहिँ अलिकिति सही समाचार दिएको जस्तो लाग्छ मोबाइल फिडमा भन्दाखेरि चाहिँ किनभने म रेडियोमा चाहिँ उनीहरूको आफ्नै च्यानल हुन्छ जुन चाहिँ अब एउटा रजिस्टर्ड च्यानल हुन्छ उनीहरूले जे पायो त्यही समाचारहरू दिँदैन तर यता फोनमा भन्दाखेरि चाहिँ फोनमा चाहिँ अब एनी इन्डिभिज्वल जसले पनि दिन सक्छ त्यो जे पनि आफ्नो मनमा आएको न्युज भन्न चाहन सक्छ आफ्नो भिउ पोइन्टबाट जे ठिक लाग्छ त्यो हाल्न सक्छ मोबाइल फिडमा जुन चाहिँ अब उनीहरूलाई है नभएको कुरा उनीहरूको रुचि अनुसार उनीहरूलाई ठिक लाग्यो भने त्यही हाल्छ त्यस पछि चाहिँ त्यही फेक हो कि नयाँ हो कि त्यो छुट्टाउनु चाहिँ एकदमै गाह्रो हुन्छ मोबाइल फिडमा चाहिँ कतिवटा त हुन्छ सही पनि तर त्यो एकदमै जसले पायो त्यसैले हाल्नु चाहेकोले गर्दाखेरि चाहिँ एउटा यही पक्का हो भन्ने चाहिँ हुँदैन तर रेडियोमा चाहिँ एउटा रजिस्टर्ड च्यानल एउटा राम्रो च्यानल उनीहरूको जे पायो त्यही हाल्दैन भन्ने अलिकिति भरोसा गर्नु सकिन्छ रेडियोको पत्र रेडियोको समाचारमा चाहिँ अन्त मलाई चाहिँ रेडियोले दिएको समाचार नै अलिकिति ठिक हुन्छ सठिक हुन्छ जस्तो लाग्यो